हाम्रो भारतमा धेरै नै राम्रो राम्रो वैज्ञानिकहरू छन् त्योमध्ये एउटा हो हाम्रो एपिजे अब्दुल कलाम जो चाहिँ साउथ इन्डियामा जन्मिनुभएको थियो उनी सानो छँदा उनको उनको परिवारको स्थिति धेरै नै कमजोर थियो तर पनि उनी कहिल्यै पनि त्यसलाई आफ्नो त्यसले त्यो स्थितिले पनि उनलाई कहिल्यै पनि रोक्नुसकेन त्यही भएर उनी पछि गएर धेरै नै राम्रो एउटा प्रसिद्ध वैज्ञानिक हुनुपुगे जसको चर्चा चाहिँ भारतमा मात्रै नभएर त्यही धेरै अरू संसारका धेरै अरू देशहरूतिर पनि छ जस्तै कि उनले पहिलोचोटि पहिलोचोटि इन्डिया भारतको निम्ति एउटा धेरै नै राम्रो मिसाइल बनाए

अनि वैज्ञानिक मात्रै नभएर धेरै अरू धेरै अरू क्षेत्रमा पनि निकै प्रसिद्धै छन् जस्तो कि पछि गएर

भारतको प्रेसिडेन्ट पनि उनी भएका छन् उनी हाम्रो भारतलाई धेरै नै अघि वैज्ञानिक क्षेत्रमा धेरै नै अगाडि लिएर गएका छन् हुन्छ दादा यत्ति भन्दा